अहिलेको हाम्रो यो समयमा चाहिँ विशेष गरी पारम्परिक खेलहरूले चाहिँ कस्तो भूमिका खेलिरहेको छ भन्दा एकदमै इम्पोर्टेन्ट रोल नै छ खेलिरहेको छ जस्तो मलाई लाग्छ किनकि अब उहिले पहिला है जस्तो कि अब जुन धनुकाँडहरू भन्छ है आर्चेरीहरू हाते काँडहरू त्योहरू खेलिने गर्थ्यो नि त त्यो अहिलेसम्म पनि मान्छेले त्यसलाई चाहिँ फलो गरेर अहिलेसम्म खेल्दै आइरहेको छ है अहिले त्योहरू देख्दाखेरि चाहिँअब हामीले जान्न सक्छौँ कि उहिलै चाहिँ है कसरी मानिसहरूले चाहिँ अब मानिसहरूको लाइफ चाहिँ कस्तो थियो उनीहरू कसरी चल्दछ भनेर चाहिँ अब हामीले चाल पाउन सक्यौँ यसको साथसाथै अब यो सबै गेम्सहरूलाई फलो गरेर अहिले खेल्दाखेरि अब खेलेपछि गेमहरू भएपछि मान्छेहरू अब त्यहाँनिर जमघट त हुन्छै हुन्छ त्यस्तो गर्दाखेरि अब एउटा सोसलाइज पनि भएर गइरहेको छ है किनकि अहिलेको टाइममा त नत्र भने सब टिभीहरू छ सबै आफूआफू फोनतिर बिजी हुन्छ तर यो सबै खेलहरूले चाहिँ मानिसहरूलाई चाहिँ एकजुट अहिलेसम्म पनि गराइरहेको छ है र मेन अब यो गेम्सहरू उहिलेको यो जुन चाहिँ खेलहरूले चाहिँ अहिले चाहिँ है एकदमै यो समयमा चाहिँ इम्पोर्टेन्ट उनीहरूले यो गेम्सहरूले रोल खेली नै रहेको छ र अब मान्छेहरूलाई होइन यो सबै गर्नुको कारणले गर्दा अब एक्सर्साइजहरू पनि भइरहेको नै छ है र विशेष त सोसियलाइज चाहिँ अब एकदमै मेन इम्पोर्टेन्ट रोल नै खेलेर खेलिरहेको छ जस्तो चाहिँ मलाई लाग्छ